हेलो ए हजुर भाइ मैले अस्ति त्यो जुत्ता ल्याएको थिएँ नि लेदरको बुट त्यो त एकदमै राम्रो रहेछ त्यसमा चाहिँ क्वालिटी पनि धेरै राम्रो रहेछ वाटर प्रुफ पनि रहेछ अनि सोल पनि एकदमै नरम एकदमै हल्का खालको जुत्ता पानीहरूमा लाएर हिँड्नु पनि हुने यताउता यताउता बाइकहरू कुदाउँदा पनि हुने जतै जाँदा पनि लाउनु हुने अनि त्यो जुत्ता चाहिँ जेसँग पनि जुनै आउटफिटसँग पनि मज्जाले राम्रोसँगले मिल्ने अनि धेरै राम्रो खालको रहेछ लेसहरू पनि धेरै राम्रो क्वालिटीको रहेछन् जुत्ताको सोल मटेरियलहरू धेरै राम्रो क्वालिटीका रहेछन् यो जुत्ता चाहिँ मलाई धेरै मनपर्यो धेरै राम्रो रहेछ मैले फ्लिपकार्टबाट मगाएको थिएँ बुट हुडल्यान्ड हुडल्यान्डको लेदर बुट मगाएको थिएँ धेरै नै राम्रो रहेछ धेरै